हेलो नमस्ते दिदी यो मन्डिनी स्टोरबाट बोलेको हो ए त्यता सुसहरू पाउँछ चप्पलहरू गरम महिनामा लगाउने अब गरम चप्पल अन्त जुत्ता चाहिएको अब गरम महिनामा लगाउने होइन अब के अरे नपोल्ने के त्यो पाइतालाहरू हजुर हजुर सिम्पल सिम्पलहरू सबै कुरो पाउँछ हजुर हजुर

हजुर

हजुर अनि अनि दामहरू पनि भनिदिई राख्नुहोस् ए हुन्छ ल ल थ्याङ्क्यु ल ल